मलाई विद्यालयमा मनपर्ने विषय चाहिँ ज्योग्राफी हो त्यो ज्योग्राफी सब्जेक्ट चाहिँ मेरो फेबरेट सब्जेक्ट पनि हो मलाई मनपर्छ किनभने त्यसमा चाहिँ अब एग्रिकल्चरको कुराहरू मात्रै हुन्छ मलाई एग्रिकल्चर एकदमै मनपर्छ र बाहिर बाहिर आउट अफ् कन्ट्रीहरूको बारेमा पनि हुन्छ त्यसमा अनि मलाई मनपर्छ त्यो त्योहरू एग्रिकल्चरहरू मनपर्छ अनि म सानो हुँदाखेरि क्लास एटमा हुँदा पिक्निक लानुभएको थियो सरले दार्जिलिङ जुमा त्यति बेला हामी साथीहरूसित साथीहरूसित गएको थियौँ हामी साथीहरूसित त्यति बेला त अब घरबाट पनि बेसी हिँड्न दिनुहुन्थेन थियो स्ट्रिक्ली थियो मेरो फ्यामिली स्ट्रिक्ली हुनुहुन्छ घरबाट दिनुहुँदैन थियो स्कुलबाट पिक्निक लगेको भनेर सरहरूसित टिचरहरूसित भनेर मात्रै दिनुभएको हो त्यति बेला साथीहरूसँग हामी जुमा गयौँ इन्जोय गर्यौँ मजा आयो होइन फोटोहरू खिच्यौँ क्लिकहरू गर्यौँ यताउता घुम्यौँ चौरास्ता पनि गएको थियौँ दार्जिलिङ हो मजा आयो त्यस्तै साथीहरूसित घुम्यौँ रमाइलो गर्यौँ एउटा रिमेम्बर बन्यो